बिजुलीको विषयमा भन्न पर्दाखेरि जुन चाहिँ अलिक हामीलाई आलिक नराम्रो लागेको विषयमा भन्न पर्दाखेरि जुन चाहिँ जुन चाहिँ पहिलाको बिजुली बल्ब थियो त्यो टेन वाट् फोर्टी वाट् त्यो सिक्स्टी वाट् हन्ड्रेड वाटको जुन चाहिँ बल्ब थियो त्यसमा चाहिँ त्यसले चाहिँ बेसी मिटर घुमाइदिन्थ्यो मिटर घुमाइदिन्थ्यो त्यस कारणले गर्दाखेरि चाहिँ हामीले त्यो महिनाको जुन चाहिँ सु त्यो पैसा तिर्नु पर्ने थियो त्यसको चार्ज हामीले तिर्नु पर्दाखेरि त्यो एकदमै बेसी मिटर घुमाएर बेसी मिटर घुमेपछि हामीले बेसी तिर्नु पर्थ्यो त्यस कारणले गर्दाखेरि चाहिँ त्यसको पछाडि जुन चाहिँ यो एलइडी बल्ब आयो एकदमै एलइडी बल्बले चाहिँ फेरि के भयो भनेदेखि एकदमै बेसी उज्यालो त्यो उज्यालो बेसी भएको कारणले गर्दाखेरि हामीलाई जुन चाहिँ त्यो आँखाको हाम्रो देख्ने क्षमता छ त्यो देख्ने जुन चाहिँ हाम्रो आँखाको क्षमतालाई त्यो घटाइदियो हामीले धिब्री बत्ती बालेर पनि राम्रोसँग देख्नु सक्दैथ्यो भनेदेखिलाई चाहिँ जब तो एलइडी बल्ब हेर्नु थाल्यो एलइडी बल्बमा हामीले त्यहाँनिर काम गर्न थालेपछिदेखि तेत्यसको ब्राइटनेस् जुन चाहिँ उज्यालो बेसी भएको कारणले गर्दाखेरि चाहिँ त्यो चिजले चाहिँ हाम्रो आँखाको जुन चाहिँ ताकत हाम्रो जुन चाहिँ देख्ने क्षमता छ त्यसलाई घटाइदियो त्यस कारणले गर्दाखेरि चाहिँ यो जुन चाहिँ बेसी उज्यालो भएको कारणले गर्दाखेरि चाहिँ हामीलाई त्यो उज्यालो कारणले गर्दाखेरि हाम्रो आँखाको ताकत छ देख्ने क्षमता छ त्यसले चाहिँ एकदमै कम्ती हामीले देख्नु सकिरहेको छ अहिले